हाम्रो क्षेत्रमा मानिसहरूले सामना गर्नु पर्ने सबैभन्दा सामान्य स्वास्थ्य समस्याहरू चाहिँ के के हुन् भन्दाखेरि यो हालसालै भएको भनौँ न है कोरोना भएको थियो हो अनि कोरोना अनि ज्वरो यस्तै रुघा खोकी अनि त्यस्तै त्यस्तै रोगहरू छ अब गाउँ बस्तीमा त्यस्तो ठुल्ठुलो रोगहरू नयाँ नयाँ रोगहरू फैलिने त त्यस्तो कुनै कारणहरू त अब अहिलेसम्म त देखिएको छैन त्यसैले गर्दाखेरि अहिलेसम्म अब मेरो गाउँमा देखापरेको मेरो ठाउँमा मेरो क्षेत्रमा देखा परेको सामान्य स्वास्थ्य समस्याहरू भनेको चाहिँ यही ज्वरो खोकी होइन झाडा पखाला अनि सबैतिर सबैको चपेटमा आएको चाहिँ हो कोरोना अथवा कोविड नाइन्टिन नै थियो